मैले मगाएको सारीको लुगा एकदमै राम्रो आएको छ अनि रङ्ग पनि एकदमै सुहाउने र राम्रो आएको छ मलाई यो सारी धेरै मन परेको छ